अब मलाई मेरो गार्डनमा है रोपेको आफूले रोपेको अब प्लान्टस् अब फूलहरू देख्दा चाहिँ अब कस्तो लाग्छ भन्दा चाहिँ अब हुन्छ नि अब त्यो अब इनर ह्यापिनेस हुन्छ नि अब भित्रैबाटै एकदमै धेरै खुसी लागेर आउँछ किनभने आफूले मिहिनेत गरेको कुनै पनि कुरा सफल भएको देख्दा जो मान्छेलाई पनि हर्षित भएर आउँछ है तर अब यस्तो फुलहरूले चाहिँ तपाईँलाई पुरा तपाईँको सोल नै एकदमै खुसी बनाउने बनाइदिँद रहेछ है म पनि पहिला त अब रोप्थिन तर अब जब रोप्नु थाले रोप्नु थालेकोदेखि चाहिँ नेचरसँगै अलिक कनेक्ट भएको जस्तो लाग्छ मलाई है म भित्री डिप्ली अब नेचरसँग कनेक्ट छु जस्तो लाग्छ अझै फुलहरू फुलेको देख्दा त अब हुन्छ नि घर जस्तोसुकै भए पनि तर फुलहरू छ भने एकदमै राम्रो देख्छ भनेर फुल त अब भगवान्लाई चडाइने एउटा साधान हो है त्यहीले अब आफ्नो बगैँचामा अब ढकमक्क फुलेको र अब प्लान्टहरू मजाले हुर्किएको देख्दा जसलाई पनि अब खुसी नै लाग्छ स्पेसियली अब हामी जस्तो अब जसले गार्डनिङहरू गर्छ उनीहरूलाई चाहिँ अब जुन चाहिँ अब नानी स्याहारेको जब ठुलो भएको देख्छ नि अब आमाबाबाहरूले हामीलाई पनि अब फुलहरू फुलेको देख्दा है अनि प्लान्टहरू हुर्किएको देख्दा चाहिँ त्यस्तै लाग्छ कि अब नानी अब ठुलो भयो अब हुर्कियो अब फुल्यो जस्तो लाग्छ